विशेष गाउँ बस्तीका नानीहरूले सानैदेखि गाउँमा गेम्सहरू फुटबल्स क्रिकेट रेकेट यस्तो यस्तोहरू बिहानै ए खेल्ने हुनाले गर्दाखेरि अब अन्य जग्गातिरको भन्दाखेरि गाउँ बस्तीका नानीहरू त्यसै पनि तन्दुरुस्त हेल्दी हुन्छन् र यिनीहरूले राम्रोसँगले खेलेर डिस्टिकदेखिको लेभल लिएर राज्य लेभलमा त्यहाँदेखि नेसनल लेभल इन्टरनेसनल लेभलहरूमा खेलेर अहिले कति गाउँ गाउँवासी मानिसहरू नेसनल इन्टरनेसनल गेमहरू खेल्ने भइसकेको छ र यसमा अब कति गाउँका नखेल्ने नानीहरू जस्तै चुस्ती भएर उनीहरूले पनि यो खेलहरूप्रति रुचि राख्नु पर्छ